पशुपालनमध्ये चाहिँ अब मैले जानेको नियम चाहिँ बाख्राको हो बाख्रालाई चाहिँ अब हामीले खोर बनाउँदाखेरि उत्तर दिशा फर्किएको बनाउनुपर्छ अनि त्यो उँभोदेखि चाहिँ अब चिसो हावा आउँछ त्यो चिसो हावालाई चाहिँ बाख्रालाई अब फाप्दैन है अब त्यो बाख्राको लागि बाख्रालाई त्यो उँभोको चिसो हावाले त्यो सिँगान झर्ने अनि त्यो आँखामा कचेराहरू आउने त्यस्तो खालके अब रोग लाग्छ बाख्रालाई त्यसले गर्दाखेरि उँभोको अब उत्तर दिशाको हावालाई चाहिँ हामीले माथि खोरको अब उयसको के भन्छ बाख्राको अब तिन फुट हाइटमा खोर बनाउनुपर्छ माच माच लगाएर त्यसले गर्दाखेरि त्यो जुन चाहिँ मुनिको त्यो गन्धहरू चाहिँ त्यो चाहिँ माथि बाख्रालाई नाआओस् त्यो गन्धहरूले पनि अब बाख्रालाई बिमारीहरू हुन्छ त्यसले गर्दाखेरि उत्तर दिशाको हावाको पनि खाँचो छैन बाख्रालाई त्यसले गर्दाखेरि उप उत्तर दिशा फर्किएको खोर बनायो भनेदेखिको माथिसम्म नै अब के भन्छ तक्तीहरूले केही अब बाँसकै हो भने पनि राम्रोसँगले बारेर बाहिरबाट अब केहीले ढाकेर ड्याम्मै बार्नुपर्छ र अब उँधोबाट आएको जुन चाहिँ तातो हावाले चाहिँ बाख्रालाई त्यति साह्रो असर गर्दैन त्यसले गर्दाखेरि अब के भन्छ तिनपट्टि चाहिँ आधी मात्रै काठले बारेर आधी चाहिँ जाली लगाएर चाहिँ हावा खेल्ने जग्गा पनि हुनुपर्छ बाख्रालाई त्यो बाख्राको खोरमा जुन चाहिँ माचहरू लगाएको हुन्छ बनाएको हुन्छ त्यो दुईदुई फुटमा राख्नुपर्छ दुईदुई फिटको अन्तरमा चाहिँ मुनिको मचान पनि राख्नुपर्छ त्यो काठहरू लगाउँदाखेरि पनि त्यसमा चाहिँ अब त्यो मैलाधैला त्यहाँबाट झर्नुसक्छ त्योभन्दा अझै अब नजिकमा बनायो भने चाहिँ त्यसको अब मैलाहरू त्यहीँ अड्किन्छ त्यसले गर्दाखेरि त्यही गन्धले पनि बाख्रालाई चाहिँ अब बिमारहरू फैलिन्छ बाख्रा फस्टिनु सक्दैन अनि त्यसले गर्दा बेसी अब दुई फिटदेखिको बेसी फरक भयो भने बाख्राको खुट्टा पसेर चाहिँ त्यो बाख्राको खुट्टाहरू भाँचिनसक्छ त्यसले गर्दाखेरि अब दुई फिटदेखिको धेरै फरक पनि गर्नुहुँदैन अनि त्यो दुई फिटको फरक फरकमा काठहरू बाँ बाँसको भाटाहरूलाई पनि जे पनि लगाएर चाहिँ अब हामीले मचानहरू बनायौँ भनेदेखि माच बनाएर राख्यौँ भनेदेखिको बाख्राको त्यो मैलाधैलाहरू पनि तल झर्छ अनि अब बाख्राको खुट्टाहरू पनि सुरक्षा नै रहन्छ त्यसले गर्दाखेरि बाख्रालाई चाहिँ अब उँभोको चिसो हावाको चाहिँ खाँचो पर्दैन अन्त त्यसले गर्दाखरि उँभोबाट आएको त्यो चिसो हावालाई चाहिँ रोक्नुको लागि चाहिँ हामीले माथिसम्म नै बार लगाउनुपर्छ अब यो बाख्राको उइसमा चाहिँ यति चाहिँ मैले अब जानेको छु यो कुराहरू चाहिँ